हेलो म ललिता प्रधान बोलेको बाह्र माइलबाट मेरो फ्लिपकार्टको सामान आउने थियो नि क्यान्सल गर्नु पर्ने भयो कि अन्त त्यही भएर नि अन्त मेरो अर्डरको कोड चाहिँ थियो जीरो थ्री फाइभ फोर यस्तो थियो हो त्यही भएर चाहिँ अहिले म अलिकति रिसिभ गर्नु पाइनँ टाढो जग्गा आएको छु हो अनि त त्यही भएर नि अलिक उयो प्रब्लम भयो कि त्यही भएर चाहिँ अहिले मैले रिसिभ गर्न सकिनँ